हजुर भन्नु होस् होइन म उसको फार्मासिस्ट हो भन्नु नि ए हजुर के हुँदैछ तपाईँलाई ए हजुर हजुर तपाईँलाई ग्यास ए हजुर तपाईँलाई ग्यास भएको हुन सक्छ हो नत्र त तपाईँको खायो यो तपाईँको सुँगुरको मासु नपचेको पनि हुन सक्छ तपाईँले अहिले घरी जति सक्दो रेड मिट एभोइड गर्नु होस् हो जति यो फलमासुहरू बोसो नखानु होस् अलिक पच्न साह्रो पर्छ तपाईँको भुँडीलाई अरू के हुँदैछ हजुर हजुर ए हजुर तपाईँलाई नपचेको हो यो हजुर ए भुँडी गरम भयो नि

ए यसो गर्नु होस् कि तपाईँ जिरा भिजाउनु होस् अलिकति अहिले घडीको लागि जिरा भिजाई राख्नु होस् त्यसको पानी अलिकति खानु होस् अहिले घडी म भाइलाई भनेर तपाईँको घरमा म डाक्टर पठाइदिँदै गर्छु हुन्छ हुन्छ म मलाई तपाईँको एड्रेस वाट्सएप गरिदिनु होस् न यही नम्बरमा हुन्छ अनि हजुर अहिले ठिकै हुनु हुन्छ नि हजुर हजुर ए हुन्छ अलिक अलिक रेस्ट चाहिँ लिनु होस् हो अलिक एकछिन रेस्ट लिनु होस् तपाईँलाई अलिक सञ्चो सञ्चो भयो हिँड्न सक्ने भयो भने चाहिँ अलिक हिँड्ने पनि गर्नु होस् कोही बेला नपच्दा पनि त्यस्तो हुन्छ हो यस्तो पेसेन्टहरू पुरा कल गर्छ नि यही ग्यासको प्रब्लम लिएर अहिले घडी कि खाना नपचेकोले पनि हुन सक्छ अलिक अलिक हिँडी पनि राख्नु पर्छ ल हजुर अहिले अन्त तपाईँलाई उयो त भएको छैन टाउकोहरू दुःख्ने त भएको छैन हजुर ए त्यति मात्र हो नि खुट्टाहरू चाहिँ सब ठिकै छ जिउहरू चाहिँ हुन्छ हुन्छ म एक पल्ट डाक्टरसँग नि बात गरिदिन्छु तपाईँलाई म अहिले फिलहालको लागि चाहिँ दबाई भाइलाई पठाइदिन्छु नत्र तपाईँ चेक अप गर्न आउनु होस् न ल तपाईँको नाम लेखिदिइ राख्नु हुन्छ इशा लिम्बू नि हुन्छ हुन्छ हुन्छ याद गर्नु होस् हुन्छ हुन्छ